हाम्रो क्षेत्रमा धेरै प्रकारको भाषाहरू छन् जस्तै नेपाली बङ्ग्ला हिन्दी आदिवासी मेचे इत्यादि प्रकारको भाषाहरू छन् अनि यहाँ मानिसहरूले अन्य भाषा पनि सिक्ने कोसिस गर्नुहुन्छ जस्तै कसैलाई चाहिँ अब भयो अब सिक्नुको लागि मात्रै कतिजानालाई चाहिँ हुन्छ अब म बाहिर जाने भनेर बाहिरको भाषाहरू पनि सिक्ने कोसिस गर्नुहुन्छ युवाहरूले भाषालाई गर्व रूपमा लिन सक्नुहुन्छ तर अहिलेको नानीहरू भने अलिकति भाषालाई बोल्नु नसक्ने हुनाले गर्व लिनु सक्नु हुँदैन